मलाई ओबर हाइप गरिएको कडा सिफारिस गरेको पुस्तक भनेको स्टिफन हकिन्सको हिस्ट्री अफ टाइम हो अनि मैले यसलाई पढ्नु चाहिँ पढेँ तर बिचमा पुगेर चाहिँ के कुरा गरेको हो कता कुरा गरेको हो त्यो सबै टाउकोदेखि माथिमाथिबाट गएको कारणले गर्दाखेरि चाहिँ म मलाई यो मन परेन